दार्जिलिङको मौसम चाहिँ अब अनप्रेग्टेबलै हुन्छ अब जस्तै पानी अहिले पर्छ अहिले घाम लाग्छ अन्त दार्जिलिङमा चाहिँ अब विन्टरमा विन्टर चिसो जग्गा हुनेभएकोले अब अब पानीहरू पर्नु पर्छ तर अब विन्टरको टाइममा चाहिँ साह्रै नै पर्छ पानीहरू अब सुक्छ अन्त अब हामी पनि जस्तै रेन्टतिर बस्दाखेरि पानीको पुरा प्रब्लम दार्जिलिङमा जस्तै अब यहाँको दैनिक जीवनमा पनि यहाँ बस्ने हुने अब मानिसहरूलाई धेरै नै गाह्रो नै पर्छ पानीको कारणले चिसो भएको मौसम मौसम चिसो छ त्यही भएर जस्तै बिमारीहरूलाई अब हातखुट्टाहरू ओपरेसन भएको हातखुट्टा भाँचिएको बिमारीहरूलाई चिसोमा साह्रै नै पर्छ अनि दार्जिलिङको मौसमले गर्दा